नमस्ते

यसमा चाहिँ अलिक र अलिक चाहिँ आफ्नो रुचि पनि हेर्नुपर्छ हुन त अब सबै विषयमै केही न केही त राम्रै हुन्छ तर मेरो विचारमा अलिक अहिले कमर्सपट्टि गयो भने चाहिँ एकदम राम्रो हुन्छ होला जस्तो मलाई लाग्छ ब्याचलर बिजनेस ब्याचलर अफ् बिजनेस एप्लिकेसन अनि एकाउन्टेन्सी यस्तोहरूपट्टि गयो भने चाहिँ अब अचेल दुनियाँभरको कलकारखाना उद्योगहरू सबैतिरै छ अनि कम्प्युटर एप्लाइन्सहरू पनि सबैतिरै छ कम्प्युटर पनि लिनु अनि कम्प्युटर एप्लिकेसन र एकाउन्टेन्सी दुईवटा मिलाएर पढ्यो भने चाहिँ काम नपाउने कुरै आउँदैन ठुल्ठुलो सहरतिर कुनै उद्योगधन्धाहरूतिर कम्पनीतिर काम पाइन्छ अब रुचि त्यतापट्टि छैन र एकदम लेखकपट्टि रुचि छ भने यो मास कम्युनिकेसन पनि राम्रै हुन्छ सबैतिरै अब यो पब्लिक रिलेसनको आवश्कता पर्छ नै त्यतातिर पनि राम्रै हुन्छ र बेसी स्कोप चाहिँ कम्प्युटरपट्टि नै छ कम्प्युटर एप्लाइन्स अनि कमर्स यतापट्टि धेरै राम्रो छ

ए आर्ट्सपट्टि जाँदा अँ आर्ट्सपट्टि जाँदा चाहिँ बेसी अब अङ्ग्रेजी माध्यमबाट पढ्नु त्यसपछि जर्नलिजम मास कम्युनिकेसन पट्टि पढ्नु इङ्गलिसमा चाहिँ एकदमै राम्रो हुनुपर्यो अनि त्यसो गर्दाखेरि जर्नलिजमको क्षेत्र पनि एकदम राम्रो छ इलेक्ट्रोनिक मिडिया कि प्रिन्ट मिडिया होस् कि सबैतिरै एकदम राम्रो छ आर्ट्सपट्टिबाट अहिले भारतकै कुरा गर्ने हो भने आर्ट्स पढ्नेको क्रेडिट एकदम बेसी छ साइन्स र कमर्सभन्दाखेरि अहिले अहिलेको सर्भेले त्यो बताउँदैछ र अब जर्नलिजम त पाइला पाइलामा छ अहिले रिक्सर इलेक्ट्रोनिक मिडिया आफ्नो आफ्नै युट्युब खोल्ने पनि छ यसमा भाषा त चाहिन्छै र यस कारणले आर्ट्स लियो भने चाहिँ मास कम्युनिकेसन जर्नलिजम लिएको चाहिँ राम्रो होला हवस् धन्यवाद हवस्